हजुर हो त एक छिन भोइस अलिक क्रेक भयो कि फेरि एक खेप भन्नु होस् त आज तपाईँहरलाई म होटेलमा ब्रेक फास्ट गरेको बादमा तपाईँहरूलाई आठ बजी चाहिँ म पिक अप गर्नु आउँछु नि

आठ बजीदेखि आज तपाईँहरूको हाम्रो यो दार्जिलिङको सब पोइन्टहरू घुमाउँछु अनि सब भन्दा अगाडि चाहिँ अब तपाईँहरूको यो दार्जिलिङ टाइगर हिलबाट स्टार्ट हुन्छ हो टाइगर हिल पोइन्टबाट हुन्छ त्यो साथमा अन द वे नै तपाईँहरूको दार्जिलिङको घुम मोनास्ट्री हुन्छ हो ओल्डेस्ट मोनास्ट्री हो मोनास्ट्री हुन्छ अन्त त्यसको बाद तपाईँहरूलाई वार मेमोरियल घुमाउँछु बतासिया लुप अन्त त्यसको बादमा चाहिँ अब हामी एक दिन तल त्यो रिभर रिभर ट्रायल जानु पर्छ तल रक गार्डन भयो रक गार्डनमा एकछिन घुमेको बादमा त्यसको बादमा फेरि तपाईँहरूलाई त्यहाँदेखि अलिक तल गङ्गा मैया पार्क छ त्यहाँनेर घुमाउँछु त्यहाँदेखि ब्याक हुन्छौँ हामी ब्याक हुँदा हुँदा त्यो टी गार्डनहरू हुँदै हुँदैँ ब्याक भएर फेरि तपाईँहरूलाई सिधै दार्जिलिङ ल्याएर लन्च गराउँछु तपाईँहरूको लन्च गरेको बादमा फेरि हामी चित्रे जाने हो चित्रेमा त्यही हो चियापत्तीहरू तपाईँले फ्रेस टी लिफ्सहरू देख्नु सक्नु हुन्छ किन्नु सक्नु हुन्छ है त्यहाँदेखि कतिवटा त्यहाँनेर कल्चरल हाम्रो यहाँको ड्रेसेसहरू हुन्छ नि त भेषभूषाहरूको क्या कुनै पनि ड्रेसमा फोटो सुटहरू गर्नु सक्नु हुन्छ त्यसको बादमा चाहिँ त्यहाँदेखि अब तपाईँहरूलाई म सिधै बिचकोबाट लान्छु जापानिस टेम्पल हुन्छ नि त्यहाँको हजुर जापानिस टेम्पल भयो हो त्यहाँ लान्छु अनि त्यसको बादमा चाहिँ जू छ जू घुमाउँछु जूमा त अलिक टाइम लागि हाल्छ हो अन्त तपाईँहरू अब रोप वे पनि गर्नु चाहनु हुन्छ भने मेरो साथी छ तपाईँहरूको बुकिङ गरिदिइराख्छु नि अरू चाहिँ अब हजुर अरू केही एक्सट्रा उयोहरू छ होला उयोहरू केही छ घुम्छु भनेर

हुन्छ अहिले फोन गर्नु नि तपाईँहरू रेडी भए पछि म इमिडिएटली पिक अप गर्नु आइहाल्छु नि हुन्छ ओके हुन्छ थ्याङ्क यु